नयाँ चित्र बनाउने प्रक्रिया भन्नुपर्दाखेरि हामीले सर्वप्रथम त चार्ट पेपर म युज गर्न युज गर्दछु त्यसपछि ए म पेन्सिल पनि चलाउँदछु अनि वाटर कलर चलाउँदछु अनि म पेन्ट ब्रसेसहरू चलाउँदछु अनि जब म कुनै पनि चित्रहरू बनाउँछु जस्तै कि मैले एउटा इन्डियाको म्याप बनाएँ हेरेँ या कुनै या कुनै रिजनल म्यापहरू बनाएँ जसमा मैले नदीहरू देखाउनुपर्दछ त्यसमा मैले धेरै धेरै रङ्गहरू पनि चलाउँदछु जस्तो कि रङ्गहरू चलाएर बनाउँदछु अनि मैले यहाँहरूमा उनीहरूको आकारहरू हेरेर कतिपय त म बनाउने गर्दछु